म चाहिँ प्राय फोनमा अब गेमहरू खेल्छु जस्तै मोबाइल लेजेन्डहरू हो त्यो गेमहरू चाहिँ प्राय खेली नै बस्छु अन्त त्यो गेमहरू अब गेमहरू खेल्नु भनेको त्यस्तो राम्रो कुरा चाहिँ होइन जस्तै अब एडिक्सन हुन्छ एडिक्सन भए अब खेलेको खेलै गर्नु मन लाग्छ गेम्सहरू अन्त त्यो अन्त पुरा त्यो मोबाइल लेजेन्डमा चाहिँ पुरा एड एडिक्सन टाइपकै हुन्छ एडिक टाइपकै खेलेपछि खेलेको खेलेकै त्यस बाहेक अब अरू कुरा नसोच्ने त्यही खालकै हुन्छ त्यो गेमहरूमा अब त्यस्तै अरू पनि खेल्छ फोनमा जस्तै लुडोहरू भयो साथीहरू कोही भेट्दाखेरि लुडोहरू अन्त पब्जीहरू गेमहरू टिम अप गरेर अन्त गेमहरू

पब्जीहरू खेल्दाखेरि अब पाँचजनाको टिम हुन्छ ए पाँचजनामा टिम टिम अप गरेर खेल्नु सक्छ जसले लास्टमा जित लास्टमा जो बाँच्दछ त्यसले चाहिँ अब जित्दछ तर त्यो गेमहरू खेल्दा पनि एडिक्सन टाइपको नै हुन्छ अरू कुरामा अब त्यस्तो ध्यान लगाउनु सक्दैन जस्तै अब पढाइहरूबाट अब पढ्नुहरू अब त्यस्तो कुराहरूमा चाहिँ मन नै लाग्दैन त्यो गेमहरूको कारणले गर्दखेरि चाहिँ